हेलो दाजु अघि मैले जुन तपाईँको दोकानबाट स्टोभ किनेको थिएँ त्यो स्टोभ चाहिँ चलाउँदा चलाउँदै एकदम निभिजाने जस्तो प्रकारको भयो र त्यो जुन तिन महिनाको वारेन्टी थियो यो त्यो चाहिँ अढाई महिनामै सकिगयो